पहिलाभन्दा चाहिँ पहिलाको फोनहरू चाहिँ कस्तो थियो भन्दाखेरि किपेड वाला है तपाईँहरूलाई पनि थाहा छ अन्त त्यो किपेड वाला फोन चाहिँ अब बुढापाका नानीहरूले धेरै चलाउने गर्छन् र त्यहाँनिर त्यहाँ रिचार्ज हाल्नको लागि तपाईँहरूले भाउचर भन्ने थियो भाउचर किनेर तपाईँको त्यो भाउचर हाल्नुपर्ने थियो त्यो टकटाइम उनीहरूको त्यहाँ पैसा हुन्थ्यो है अन्त पहिलाको भन्दा चाहिँ मलाई अहिलेको चाहिँ किन ठिक लाग्यो भन्दाखेरि चाहिँ महिना महिनामा आफूले रिचार्ज गरेर है धेरै फोनहरू पनि आएको छ होइन धेरै किसिमका फोनहरू आएका छन् यहाँनिर अहिलेको जमानामा पहिलाको भन्दा चाहिँ अहिले धेरै सुविधा छन् मानिसहरूलाई संसारका सबै ठाउँहरू आफूले चिन्न जान्न सकिन्छ है अनि महिना महिनामा आफूले रिचार्ज वा डाटा प्याक हालेर तपाईँहरूले इन्टरनेटहरू चलाउने गर्छ अहिलेको जमानामा तर पहिला चाहिँ कस्तो थियो भन्दाखेरि त्यो भाउचर हालेपछि तपाईँको टकटाइम खालि हुने है बोल्नुको लागि खालि पैसा नेटहरू नचल्ने तपाईँको किपेड वाला फोन हुन्थ्यो अन्त अहिले पो स्क्रिन टच फोनहरू आएको कारणले गर्दाखेरि पहिला पहिलाको समयमा अब फोनहरू पनि खासै थिएन है मान मानिसहरूले चलाउन पनि जान्द थिएनन् त्यो फोन अनि के थियो भन्दाखेरि पहिला चाहिँ चिट्ठीको जमानामा थियो है अहिलेको जस्तो फोनको जमाना थिएन अनि मलाई चाहिँ तर अहिलेको भन्दा पहिलाकै समय ठिक लाग्थ्यो क्या फोन बिनाको मानिसहरू धेरै खुसीहरू थिए अहिले पो अहिले त फोनले गर्दाखेरि किसिमको अहिले फोर जी फाइभ जीहरू निस्केका छन् मैले पनि हुन त फोनै चलाउँछु है अहिले अन्त पहिला चाहिँ के थियो भन्दाखेरि मानिसहरू फोन नचलाइकन आफ्नो काममा बिजी हुन्थे है सबैजना गाउँ गाउँघरमा एकदमै खुसीको साथमा परिवारहरूसँग मेलजोलसँग मजाले बातहरू गराइ हुन्थ्यो होइन अन्त अहिले चाहिँ हुँदैन सबैजना फोनमै बिजी छ है अनि म चाहिँ अहिले जियोस जियो सिम चलाउँछु है जियो र एयरटेल छ मेरो महिना महिनामा मेरो चाहिँ म जियोमा चाहिँ एक सौ निनानब्बेको हाल्छु रिचार्ज है अन्त एयरटेलमा चाहिँ दुई सौ निनानब्बेको हाल्छु है धेरै महँगो भएको छ आजकल जमाना पनि अब